र म अस्ति मेरो फ्यामिलीसँग मेरो आमाबुबा अन्त भाइसँग म सिलगढी गएको थिएँ र रिपब्लिक डेको दिन रिपब्लिक डेको दिनमा र हामीहरू सिटी सेन्टर घुम्यौँ र साइन्स सेन्टर घुम्यौँ अन्त मलाई सिटी सेन्टर र साइन्स सेन्टर चाहिँ एकदमै राम्रो लाग्यो साइन्स सेन्टरमा नानीहरूलाई खेल्ने हेर्ने चाहिँ चिज थुप्रै छ अनि त्यहाँदेखिको सिटी सेन्टरमा चाहिँ हेर्नको लागि अब नेचर उयो नेचरहरू एकदम राम्रो छ अनि त्यहाँदेखिको मलाई सिटी सेन्टरमा चाहिँ थुप्रै चिजहरू देखेँ जस्तो कि के के अब त्यहाँ अब के के बनाएर राखेको हुँदोरहेछ मैले लिफ्टहरू कहिल्यै देखेको थिइनँ र तब मैले लिफ्टहरू देखेँ र म लिफ्टतिर पनि चढेँ अनि त्यहाँदेखिको अस्ति नै अस्ति म साथीहरूसँग जलपाइगुडीको उल्टा घर गएको थिएँ र म साथीहरूसँग घुमेँ अन्त त्यहाँदेखिको हामीहरू सबैजना साथीहरू मिलेर गएको थियौँ अन्त हामी पैसा उठाएको थियौँ अन्त रिजर्व गरेर गएको थियौँ यो घुम्नको लागि अन्त हामीहरू साथी साथी भएर धेरै राम्रो लाग्यो वहाँ हामीले धेरै रमाइलो गर्यौँ धेरै मोज मस्ती पनि भयो एकदम राम्रो लाग्यो अनि त्यहाँदेखिको सिया साइन्स सेन्टरमा चाहिँ नि एकदमै राम्रो लाग्यो किनकि त्यहाँ नानीहरूले खेल्ने कुरोहरू रहेछ र मलाई अझै फेरि जानु मन छ स साइन्स सेन्टर सिटी सेन्टर त अब ठिक लाग्यो तर त्योभन्दा सानो राम्रो चाहिँ साइन्स सेन्टरहरू लाग्यो अन्त हामी अस्ति भर्खरै म आम मेरो आमाहरूसँग फ्यामिली त्यहाँ तब चाहिँ सबैजना हामीहरू मेरो अजाअजीहरू सबैजना हामीहरू पिक्निक गएका थियौँ र कुरो वहाँ धेरै राम्रो लाग्यो वहाँ खोलाहरू हुन्छ र खोलाहरूतिर चिसो हावा र पाहाडमा चाहिँ अलगै खाले हावा हुन्छ वहाँ एकदमै राम्रो लाग्यो हामीहरूलाई अनि त्यहाँदेखिको अब त्यहाँ गएर हामी ड्राई पिक्निकमा गएको थियौँ र ड्राई पिक्निकमा हामीहरू सबै कुरो घरबाट बनाइवरीको ल्याएको थियौँ र हामीहरूले वहाँ गएर खायौँओर्यौँ घुम्यौँ अन्त त्यहाँ खोलातिर खेल्यौँ अन्त सबैजना हामीहरू रमाइलोहरू गर्यौँ अनि त्यहाँदेखिको फोटोहरू खिच्यौँ अनि त्यहाँदेखिको के के अब के के रमाइलोहरू गरिवरी त हामी हामीहरू आयौँ र अनि त्यहाँदेखिको उल्टा घरमा चाहिँ जलपाइगुडीमा म मेरो साथीहरूसँगै स्कुलको साथीहरूसँग सबैजना हामीहरू ग्रुपै गएको थियौँ र अनि त्यहाँदेखिको अस्ति भर्खरै फेरि मेरो साथी छ जयगाउँमा एकजना अनि त्यहाँदेखिको त्यसको आमा बिमारी थियो र हामीहरू वहाँ गयौँ सा सबैजना साथीहरू मिलेर गएको थियौँ अनि त्यहाँदेखिको हामीहरू त्यहाँ गयौँ साथीको आमालाई पनि हेर्यौँ हामीहरू अनि त्यहाँदेखिको त्यहाँ साथीको आमालाई हेरेर त्यहाँदेखिको त्यतै जयगाउँतिर नै घुम्यौँ तब पनि हामीहरू साथी सबैजना मिलेर गएको थियौँ र मेरो साथीहरू थुप्रै छ तर अनि त्यो सबैजना एकदम राम्रो खाले क्लोज फ्रेन्ड छ र सबैजना एकदम मिल्ने खाले सबैजनाले एकाअर्काको फ्रेन्ड अब जस्तो कि दुःखहरू बुझ्ने खाले छ अन त्यहाँदेखिको हामी उता अब त्यही भनेर उसको आमा बिमारी थियो र हामीहरू हेरेर आयौँ अनि त्यहाँदेखिको जस्तो कि हामी साथीहरू थुप्रै जग्गा गएको छ र जयगाउँ गएको हो उल्टा घर पनि अस्ति भर्खरै गएर आयौँ अनि त्यहाँदेखिको हेमेल्टनतिर हामी कता कता हामीहरू क्याफेहरू रेस्टुरेन्टहरू गइबस्छ अनि त्यहाँदेखिको उल्टा घरमा एकदमै राम्रो नै लागेको किनकि साथीहरूसँग एकदम इन्टरटेनमेन्ट लाग्छ अनि त्यहाँदेखिको हामीले कता कता घुम्यौँओर्यौँ अनि त्यहाँदेखिको उल्टा घरतिर धेरै राम्रो राम्रो चिजहरू रहेछ खेल्नेहरू पनि रहेछ धेरै राम्रो लाग्यो हुन्छ थ्याङ्क्यु